कालिम्पोङ जिल्लामा जस्तै भयो डेलो पार्क चिल्ड्रेन पार्क अन्त अहिले इन्ड्रसटियल पार्क आइपी पार्क दुर्पिन डाँडा दुर्पिन गुम्बा अनि खेलकुदका मैदानहरू छन् जस्तै मेला ग्राउन्ड भयो होम्स ग्राउन्ड भयो अनि थिएटरहरूमा छन् कालिम्पोङ नौ माइलमा ड्रिम थिएटर त्यसमा ड्रिम थिएटरमा तपाईँको पिक्चरहरूका चलचित्रहरूका प्राइजहरू छन् एक सय पचासदेखिन् लिएर दुई सय पचाससम्म अनि अगाडि बस्नुको लागि एक सय पचास पछाडिको लागि दुई सय पचास त्यस्तै विभिन्न किमतहरू छन् सांस्कृतिक कार्यक्रमहरू सांस्कृतिक कार्यक्रमहरू त हाम्रा यस सब पर्व दसैँको पर्वमा मेला ग्राउन्डमा मेला ग्राउन्डमा हुने गर्छन् फुलपाती महोत्सव एकदम भव्य रूपले मनाइने गर्छन् फुलपाती महोत्सवमा फुलपातीको ऱ्याली हुन्छ फुलपातीको रयालीका साथ त्यहाँदेखिन् सांस्कृतिक कार्यक्रमहरू विभिन्न रूपले मेला ग्राउन्डमा हुने गर्छन् विभिन्न ठाउँका मानिसहरू कालेबुङका सहरका विभिन्न गाउँका मानिसहरू आएर आफना आफना कल्चरहरू प्रस्थान गर्छन् अनि त्यस्तै बगैँचाहरूमा बगैँचाहरूमा नौ माइलमा छन क्याक्टस गार्डनहरू छन प्याराग्लाइडिङको पुरा प्याराग्लाइडिङको शुल्क छन् पच्चिस सय रुपियाँ बाहिरबाट आउने पर्यटनहरूलाई पच्चिस रुपियाँ र यहाँका बासिन्दाहरूलाई एकदम दुई हजार मात्र छन् चिल्ड्रेन पार्कमा निशुल्क छन् एकदम फ्री छन् पैसा लाग्दैनन् डेलो डेलोमा दस रुपियाँ मात्र एन्ट्रीको लागि लाग्ने गर्छन् पार्कहरू अझै विभिन्न पार्कहरू छन् सासाना पार्कहरू अहिले आइपी पार्कमा नानीहरको लागि खेलौनाहरू खेलाउनेहरू भर्खरै गरेका छन् कालिम्पोङ सहरको लागि